मैले एउटा उषाको फ्यान अस्ति भर्खरै लिएर आएको थिएँ अनलाइनमै मगाएको हो हुनुको लागि तर त्यसको चाहिँ चारवटा ब्लेड भएको क्याबिन फ्यान हो त्यसको हाई स्पिड क्वालिटी एकदमै राम्रो लाग्यो अनि त्यसमा साउन्डहरू पनि राम्रो छ र त्यसको प्रायः प्रायः सबैले मनपरायो अहिले कालिम्पोङमा गरम धेरै बढ्दै गएको कारणले मेरो साथीहरू आउँदाखेरि पनि उहाँहरूले पनि त्यसको धेरै तारिफ गर्नुभयो र यो उषाको फोर ब्लेड क्याबिन फ्यान चाहिँ अति नै राम्रो लाग्यो तपाईँहरूले पनि लिनु सक्नुहुन्छ